मैले दुई हप्ता अगाडि नै एउटा ब्लेजर किनेको थिएँ अनलाइन अनलाइन मगाएको मैले अन्त त्यसको दाम चाहिँ पाँच हजार परेको थियो अन्त मैले एक हप्ता लगाएर एक हप्तामा पनि मैले दुई दिन जस्तो लगाएँ होला अनि मैले वास गरेको थिएँ धुँदाखेरि चाहिँ फर्स्ट फर्स्टपल्ट धुँदा नै डल्लै कलर गयो कलर गएर चाउरीहरू परेको थियो अनि पछि हेर्दाखेरि ब्याक साइडमा टिकटिकहरू पनि पुरा परेको थियो पाँच हजारको दाममा चाहिँ राम्रो क्वालिटी होला भनेर किनेको त्यस्तो राम्रो चाहिँ थिएन सोचेको जस्तो राम्रो थिएन अनि एकदमै नराम्रो क्वालिटीको ब्लेजर चाहिँ थिएछ भनेर चाहिँ मलाई अहिले पश्चाताप हुँदैछ किनभने त्यो एकदमै महँगो परेको थियो जति महँगो परेको थियो त्यो हिसाबमा चाहिँ म मैले एकदमै नराम्रो क्वालिटीको पाएँ भनेर त्यस्तो लाग्यो मलाई अनि हिजो अस्ति नै मैले मेरो साथीलाई पनि मैले लगाउनु दिएको थिएँ त्यो ब्लेजर अनि घर आउँदाखेरि चाहिँ यतापट्टि यता दाहिने हातपट्टिको भित्रपट्टिको त्यो गोजी चाहिँ फाटेको छ भनेर मलाई मैले चाल पाएँ अनि त्यो गोजी तै कुनै पनि अब मानिसले गर्दाखेरि चाहिँ च्यातिएको चाहिँ होइन तर आफ्नै त्यो एकदमै कलिलो भएर चाहिँ च्यातिएको जस्तै लागेको छ मलाई मलाई अनि बटनहरूको पनि एकदमै धागोहरूसँगै नै पुरा निस्किसकेको छ बटनहरू दुई हप्तामा नै अनि चाउरीहरू पुरा परिसकेको छ अहिले नै अनि कलरको त्यो एकदमै कलरको मैला जा मैला पनि जाँदैन मैला लाग्यो भने अनि धुँदाखेरि पनि एकदमै साह्रो पर्छ त्यसलाई अलग्गै धुँदाखेरि वसिङ मसिनमा हाल्दाखेरि पनि अलग्गै धुँदाखेरि पनि राम्रो हुँदैन अनि तातो पानी अलिकति लाग्यो भने पनि त्यसलाई एकदमै स्रिङ्क भइहाल्छ अनि एकदमै म चाहिँ यसरी अनलाइन किन्नु भन्दा चाहिँ दोकानतिर गएर आफैले हेरेर अनि दामहरू नापेर चाहिँ किन्नु भनेर चाहिँ किन्थेँ भनेर चाहिँ अहिले चाहिँ मलाई पश्चाताप हुँदैछ त्यो पाँच हजार मैले वेस्ट गरेँ भनेर